मैले अहिलेसम्म धेरै किसिमका तस्विरहरू खिच्ने गर्दछु जस्तै दार्जिलिङका प्रकृतिहरूका तस्विरहरू खिच्ने गर्दछु जानवारहरूका तस्विरहरू खिच्ने गर्दछु अनि मानिसहरूका व्यस्त जीवनको तस्विरहरू खिच्ने गर्दछु मलाई दार्जिलिङका प्रकृतिका तस्विरहरू खिच्न मलाई धेरै रुचि लाग्दछ